केही ठुलो उपलब्धिहरू त त्यस्तो ज्यादा छैन तर पनि मलाई जुन कुरा मलाई मैले मेरो उपलब्धि मान्दछु त्यो चाहिँ मैले मेरो समाजमा एउटा राम्रो नागरिक भएर बस्नु सकेकोमा म एकदम खुसी मान्दछु गर्व मान्दछु किनभने मैले देखिरहेको छु मैले आफ्नै साथीभाइ छिमेकीहरू बिग्रेर गएको ड्रग्सको प्रकोपले सँगै खेलेको सँगै हुर्केको साथीहरू सँगसँगै हामी पढेको साथीहरू अर्कै बाटो गयो म अर्कै बाटो आएँ साथीहरू नराम्रो बाटो ड्रग्सको बाटो हिँड्नु थाल्यो उनीहरूको जीवन बिस्तारै बिग्रिँदै गयो तर म त्यो बाटो गइनँ र त्यो कारणले गर्दाखेरि चाहिँ म पढाइपट्टि अघि लागेँ र म गर्व लाग्दछ यो कुरामा अनि यो कुरा चाहिँ हुनु त नहुनु पर्ने मेरो साथीहरूसित है तर अब त्यस्तै भइहाल्यो अनि म चाहिँ पढाइपट्टि लागेकोले गर्दाखेरि मैले बिस्तारै बिस्तारी बिए पनि कम्प्लिट गरेँ ग्रयाजुएसन त्यहाँदेखि एमए पनि कम्प्लिट गरेँ मास्टर्स है अनि बिस्तारै त्यस्तो गर्दै गर्दै गएर मैले पिएचडीको फर्म आयो र मैले भरेँ र मैले पिएचडी गर्ने मौका पाएँ र अहिले चाहिँ फिलहाल म यहाँ नर्थ बेङ्गाल युनिभर्सिटीमा पिएचडी गर्दैछु र यो कुरामा चाहिँ म धेरै गर्व मान्दछु अनि मेरो सब्जेक्टको नाम चाहिँ एन्थ्रोपोलोजी हो र यो कुराले गर्दाखेरि चाहिँ म एकदमै आफ्नो जीवनमा म गर्व मान्दछु